म अवश्य नै आफ्नो तस्विरहरू मैले खिचेको मेरो फोटोहरू म सोसियल मिडियामा अप्लोड पोस्ट गर्ने गर्छु किनकि हामी कतै जाँदाखेरि हामीले कुनै सुन्दर आफ्नो तस्विरहरू हामीले खिचेका हुन्छौँ र त्यो खिचेका तस्विरहरू हामी सोसियल मिडियामा हाल्ने जुन अहिले एउटा प्रचलनमा छ प्रथा छ त्यही अनुरूप मैले पनि एउटा आफ्नो फोटोहरू आफ्नो सोसियल मिडियामा हाल्ने गर्छु र म विशेष गरेर म आफ्नो फोटो चाहिँ फेसबुक अनि वाट्सएपमा म हाल्ने गर्छु जुन फोटो मैले हालिसकेपछि मेरो फेसबुकमा मेरो वाट्सएपमा भएको मित्रहरूले साथीहरूले केही सुझाउ केही सल्लाह अथवा आफ्नो केही कुरोहरू राख्छन् रत्यसमा म प्रभावित हुन्छु र यही प्रकारले चाहिँ म आफ्नो फोटोहरू फेसबुकमा हाल्ने गर्छु र यो फोटो हालिसकेपछि चाहिँ धेरैजनाको त्यसमा कमेन्टहरू त्यसमा प्रतिक्रियाहरू आउँछ जुन प्रतिक्रियाले म अझ मलाई उर्जा मिलेर म आफ्नो उर्जा मिल्छ र म आफ्नो फोटोहरू चाहिँ फेसबुकमा अवश्य नै हाल्छु